औ हेर न मैले नि उयो के अरे आइन्स फ्री भन्ने क्या उयो कोरियन उयो रहेछ कि ब्रान्ड रहेछ कि त्योबाट पनि उयो फेस मास्क अन्तखेरि फेस स्क्रब मगाएको थिएँ कि अर्डर गरेको थिएँ नाइकाबाट अर्डर गरेको थिएँ हो कस्तो दामी उयो आयो नि कस्तो मजाको रहेछ मेरो ओइली स्किन छ होइन ओइली टु कम्बिनेसन स्किन हुनु त यो अल स्किन टाइपलाई नै होला कि फाप्ने तर पनि यो मजाको रहेछ हौ मलाई त राम्रो लाग्यो तिमीलाई पनि उयो गऱ्यो भने चाहिँ मैले मगाऊँ भनेको किनभने अब एक्ने प्रोन स्किन पनि छ होइन तिम्रो पनि यो स्किन टाइप पनि मिल्छ हो अन्त राम्रो पनि रहेछ प्राइस पनि ठिकै हो किनभने मैले नाइकाबाट मगाएको थिएँ होइन यहाँनेर यसको एमआरपी चाहिँ उयोमा अब हाम्रो यो कोस्या कर्सियङतिरको लोकल उयो छ नि शृङ्गार भन्ने दोकानहरू कस्मेटिक दोकानबाट चाहिँ थ्री फिफ्टी नै पर्छ एमआरपी होइन तर मैले चाहिँ नाइकाबाट मगाएको थिएँ नाइकामा त्यति बेला अफर पनि लागिराखेको थियो हो अन्त त्यति बेला मैले टु फिफ्टीमा पाएको थिएँ अनि त्यो स्क्रब पनि यो गरेर कम्बाइन गरेर चाहिँ अफर थियो पुरा केको अफर हुँदा किनेको भने पिङ्क फ्राइडे सेलको अफरमा किनेको थिएँ कि अन्त त्यति बेला चाहिँ फाइभ हन्ड्रेडमा मैले दुइवटा पाएको थिएँ तर मेरो स्किनलाई चाहिँ डर लाग्दो उयो गऱ्यो अहिले चेन्ज गऱ्यो मैले चलाएको अहिले टु मन्थ्स जस्तो भयो डेली त चलाउँदिनँ विकमा टु टाइम्सहरू चलाउँछु अनिदेखि स्क्रब त महिनामा दुई टाइमहरू जस्तो भनौँ न तर राम्रो रहेछ मलाई त राम्रो लाग्यो किनभने मेरो घाउहरू पनि डल्लै गयो दागहरू पनि गयो घाउ सँग सँगै हो यो चाहिँ आइन्स फ्री भन्ने चाहिँ यो त कोरियन उयो रहेछ हौ कोरियन प्रडक्ट हो कि अन्त राम्रो रहेछ किनभने अब हाम्रो स्किनलाई फाप्नु साह्रो पर्छ नि त होइन फाप्यो यो चाहिँ उयो रहेछ आइन्स फ्री चाहिँ भल्केनिक पोर क्ले मास्क टु एक्स भन्ने छ कि यो चाहिँ एकदम पोर क्लिन्सिङ हुन्छ नि हाम्रो किनभने ठुलो ठुलो पोरहरू छ होइन त्यो पोर पनि मजाले क्लिन्स गर्छ किनभने घाउ चाहिँ किन निस्केको भन्दा त्यो चाहिँ पोर मैला भएको कारणले गर्दाखेरि नै यो घाउ निस्कँदो रहेछ होइन अनि त्यो पोरहरू सफा गरे पछि त घाउ कम्ती निस्कँदो रहेछ नि मेरो घाउ त त्यही भएर पहिला त मैले लोकल ब्रान्डको त्यो अब ब्रान्डको नाम त लिदिँनँ र पनि त्यस्तोहरू चलाएर चाहिँ राम्ररी पोर सफा हुन्थेन रहेछ हो अनि त फेस वास पनि चल्यो त्यस्तो फेस मास्कहरू त चलाउँथिइनँ पनि त मैले अनि त्यो चाहिँ राम्ररी पोर सफा नभएर चाहिँ पुरा घाउ निस्कन्थ्यो तर अब अहिले यो चाहिँ पोर क्लिन्सिङ मास्कले गर्दा आफूले गर्दाखेरि चाहिँ मेरो पोर्स मजाले सफा हुन्छ मेन कज चाहिँ रुट कज चाहिँ त्यही रहेछ नि त एक्निको चाहिँ डर्ट उयो जम्मा भएर अन्तखेरि यो चलाएकोदेखि त यो त जाती भयो उयो मजाले सफा हुन्छ अरूले जस्तो फेरि उयो पनि गर्देन के भन त ड्राई खाले पनि बनाउँदेन अहिले मजाले मोइस्चराइज पनि गर्छ त्यो अरू स्किन ल्याब मुल्तानी मिट्टीहरू त्यस्तो डिआइवाई प्रडक्टहरू युज गर्थेँ होइन मैले त्यति चाहिँ डर लाग्दो ओइल एक्स्ट्र्याक्ट गरेर चाहिँ पुरा ड्राई बनाइदिन्थ्यो त्यस पछि फेरि त्यो ड्राई भयो भनेर अर्को मोइस्चराइजर लगाउँदै पुरा उयो भएको थियो मेरो के भन्छ यो दादा उयो स्किनको ब्यारियर बिग्रेको थियो स्किन ब्यारियर बिग्रेको थियो तर अहिले अहिले चाहिँ एकदम राम्रो भयो यसको प्राइसहरू पनि एकदम मलाई त ठिकै लाग्यो यो चाहिँ साउथ कोरियन प्रडक्ट हो आइन्सफ्रिको अन्तखेरि स्क्रबमा पनि राम्रो लाग्यो किनभने हनी र उयो हनी र एलोभेराको रहेछ स्क्रब कि मलाई पपाया चाहिँ फाप्थेन किनभने त्यसमा अलिकति रफ पनि लाग्थ्यो यसमा चाहिँ त्यो स्क्रबमा हुन् बिट्स बिट्स बिट्स हुन्छ नि त्यस्तो बिट्स पनि छैन हो अन्त राम्रो लाग्यो पोर त पोरले त मलाई फाप्छ तर डेली चाहिँ युज गर्नु हुँदैन रहेछ हो एकदम राम्रो लाग्यो मलाई त आइन्स फ्री भन्ने मैले त सुनेको खालि त्यो फर्स्टमा मैले त दिदीकोबाट ट्राई गरेको थिएँ एक पल्ट म दिदीकोमा म रेन्टमा गएको थिएँ होइन त्यति बेला दिदीले युज गर्नु हुँदो रहेछ दिदीको स्किन त अब कस्तो राम्रो न राम्रो छ होइन अनि मैले सोधेको थिएँ होइन के लगाउनु हुन्छ भनेर अन्त आइन्स फ्री भनेर रिकमेन्ड गर्नु भयो अन्त मैले ट्राई गरेको थिएँ हो एकपल्टमा मलाई त राम्रो लाग्यो दिदीले त अझ डल्लै चलाउनु हुँदै थियो उयोहरू पनि सेरमहरू के केहरू होइन मैले चाहिँ यति खालि युज गरेँ त्यस पछि एकपल्टमा मन परेर किनेको पो त तिमीलाई पनि पहिला अलिकति डाउट लाग्यो भने मेरोमा आएर विकेन्डमा आएर यो विकेन्डमा आएर ट्राई गरी हेर्नु होइन अन्तखेरि फाप्छ फाप्नु त किनभने तिम्रो र मेरो एउटा टाइप छ नि त स्किन टाइप यो त सबलाई नै फाप्छ होला यसको क्वान्टिटी चाहिँ मैले चाहिँ सानो क्वान्टिटीमा मगाएको थिएँ मगाउनु चाहिँ यो चाहिँ ट्वेन्टी मिलिलिटरको क्वान्टिटीमा मगाएको थिएँ हो एकदम राम्रो लाग्यो मलाई चाहिँ उयोमा प्याराबिनहरू पनि छैन अन्तखेरि त्यही त हो इथेनलहरू मिथेनलहरू केही पनि छैन हार्मफुल केमिकल्सहरू केही पनि छैन हो तर चलाउँदाखेरि चाहिँ एकदम होसियार अलिकति होसियार भनौँ न एकदम भन्दा पनि त्यस्तो हार्मफुल प्रडक्ट नभएको ले गर्दाखेरि पनि नभए तापनि उयो गर्नु पर्छ कसरी युज गर्नु पर्छ भन्ने भन्दा पहिला मजाले मुख धोयो होइन अनि त्यस पछि चाहिँ ड्राई फेस बनायो मुख धोएर मजाले पुछ्यो अन्त फेस चाहिँ ड्राई बनाएर चाहिँ आँखाको वरिपरि हुन्छ नि एरियामा त्यो एरियामा लगाउनु हुँदैन त्यहाँदेखि लिप एरियामा पनि लगाउनु हुँदैन ओँठको वरिपरि पनि लगाउनु हुँदैन गालामा निधाारतिर खालि लगाउनु पर्छ हो त्यस पछि चाहिँ त्यसलाई चाहिँ दस मिनटको लागि चाहिँ सुक्नु दिनु पर्छ सुकेर मजाले सुके पछि चाहिँ मजाले मसाज गरेर चाहिँ फ् उयोले औँला हातले ल्याप ल्याप मसाज होइन किनभने मसाज गर्दाखेरि पनि हाम्रो छालाहरू तन्केर त्यो अलिकति उयो हुँदो रहेछ नि त आई एरियामा नलगाउनु भनेको कारण पनि त्यही हो आई एरिया एकदम सेन्सिटिभ हुन्छ होइन अन्त हामीले ज्यादा मसाज गऱ्यो भने चाहिँ तन्किन्छ नि त त्यो एरिया अन्त रिङ्कल्सहरू आउँछ होइन त्यही कारणले चाहिँ फिङ्गर टिपले हल्का मसाज गरेको जस्तो गऱ्यो आफ्टर टेन मिनट्स है त्यस पछि चाहिँ उयो गर्दाखेरि त्यो मसाज चाहिँ ड्राई हुँदाखेरि चाहिँ होइन तर त्यो धुँधाखेरि चाहिँ नि धुँधाखेरि पनि तातो पानीले पनि होइन चिसो पानीले पनि होइन हो मनतातो पानीले धुनु पर्छ त्यसरी मसाज गर्दै गर्दै गर्दै धोयो अन्तखेरि चाहिँ हप्तामा एक दुई पल्ट लगायो भने एकदम राम्रो हुन्छ तर अब फाप्नु त फाप्छ जस्तो नि लाग्यो सबलाई फाप्छ तर पनि तिमीलाई एक पल्ट डाउटहरू लाग्यो भने मेरोमा आएर उयो गर्दाखेरि पनि हुन्छ त्यो टेस्ट भन्छ नि ट्वेन्टी फोर अवर्स सकेर चाहिँ अलिकति प्याच ड्राई प्याच टेस्ट गर्नु के छालामा लगाई हेर्नु होइन अन्त केही पनि भएन भने चाहिँ होल फेसमा लगाउनु किनभने केही केही उयो कसैलाई त्यो के फाप्दैन जस्तो तिमीलाई क्ले नफाप्नु सक्छ जस्तो मलाई पपाया फाप्दैन त्यस्तो हुनु सक्छ होइन अन्तखेरि त्यस्तोहरू भयो भने चाहिँ युज गर्नु छोडिहाल्नु पर्छ अन्तखेरि यसको उयो जो त्यो क्यापहरूमा मजाले लगाउनु पर्छ लगाएर राख्नु पर्छ हावाले छिटै बिग्रन्छ हो खोलेर चाहिँ टक्क निकाल्यो लगाइहाल्नु पर्छ अन्त आँखातिर पसिहाल्यो भने चाहिँ पुरा सफा गर्नु पर्छ अन्त यसको अर्को उयो चाहिँ के छ भने यो खोलेकोदेखि यसको एक्स्पाइरी डेट त निकै टु थाउजन्ड ट्वेन्टी फाइभतक छ अन्त तर यो चाहिँ एक पल्ट खोले पछि चाहिँ नाइन मन्थ भित्रमा चाहिँ चलाइसक्नु पर्छ अलिकति छ्या यसमा ल्याक्टिक एसिडहरू पनि छ के अन्त त्यही कारण तिमीलाई फापेन भने चाहिँ छोडिहाल्नु नि केही छैन त्यही कारण चाहिँ पहिला मेरोबाट ट्राई गर भनेर चाहिँ भनेको लागाइसके पछि चाहिँ बिर्को चाहिँ बन्द गरिहाल्नु है मजाले आँखातिर पस्छ कोही बैला हो त्योहरू पनि मजाले सफा गर्नु पर्छ ओभर अल मेरो एक्स्पिरियन्स त एकदम राम्रो भयो किनभने मलाई त फाप्ने नै हो कोरियन प्रडक्ट कोरियन प्रडक्ट भने पछि त एकदम राम्रो हो मैले अनि मुल्तानी मिट्टी मास्कमा फेस मास्कमा पनि मुल्तानी मिट्टीहरू पनि लगाएको हो नि त पहिला होइन तर त्योहरू भन्दाखेरि चाहिँ एकदम राम्रो बेस्ट भन्दाखेरि पनि बेस्ट एक्स्पिरियन्स चाहिँ मैले पाएँ उसको क्वान्टिटी पनि मैले त ठिकै लाग्यो प्राइस अनुसार यतिको क्वान्टिटी त पाउँदैन किनभने यो भल्केनिक पोर क्ले रहेछ नि किनभने मुल्तानी मिट्टी त फेरि उयो हो यता के अरे जमिनतिरको माटो हो मलाई त्यो मुल्तानी मिट्टीहरू त उयो जस्तो लाग्थ्यो जमिनको माटो जस्तो नै लाग्थ्यो कमेरो माटोहरू जस्तो नै कि अन्त यो चाहिँ मलाई राम्रो लाग्यो भन न ल मलाई किन्नु चाहियो भने होइन किन्नु चाहियो भने भन न होइन के नाइकाबाट म म मगाइदिइ हालिदिन्छु तिमी नाइका चलाउँदिनौँ भने कि तर पनि हेर न तिमी पनि रिभ्युजहरू हेर मजाले हो भइहाल्छ